मलाई मोमो चाहिँ धेरै मन पर्छ अनि यसको गोप्य रेसिपीहरू चाहिँ जब इस्कुस ग्रेट गर्छ अनि इस्कुस नभए बन्दकोपीको पनि बनाउन मिल्छ बनाउन मिल्छ तब त्यतिखेर चाहिँ भिनेगर ए भिनेगर होइन सोया सस अन्त गाजरहरू धनियाँहरू हाल्यो भने चाहिँ धेरै नै मिठो हुन्छ अनि को कोले चाहिँ त्यो हुचिङ हाल्दैन त्यतिखेर हुचिङ हालेन भने चाहिँ त्यो इस्कुसहरू हुन्छ जुन बन्दकोपीहरू हुन्छ त्यो चाहिँ जर्रो हुन्छ अनि जर्रो पनि हुन्छ जर्रो हुन्छ अन्त मिठो पनि बनाउँछ अनि अलिक भक्कु तेल हाल्यो भने चाहिँ राम्रो चुरचुर परेको बनिनुसक्छ तर को कोले कोही कोही मान्छेले कम्ती हालेको कारणले चाहिँ किमाहरू राम्रो भएको हुँदैन अनि मोमो बेल्दाखेरि चाहिँ पातलो पातलो बेल्नुपर्ने हुन्छ मोटो बेल्यो भने चाहिँ राम्रो नहुने हुन्छ अनि यसरी नै पातलो अनि तेलहरू अलिक ज्यादा अनि हुचिङहरू ज्यादा लगायो भने चाहिँ राम्रो बनिने सम्भावना हुन्छ अनि त्यसमा किमाहरूतिर धनियाँहरू हाले त झनै राम्रो हुन्छ